ग्रामीण क्षेत्रको हाम्रो जुन चाहिँ नानीहरू छ है जुन चाहिँ यो स्कुल जाने गर्छ त्यहाँनिर किन चाहिँ त्यो लाइक सहरको तुलनामा हाम्रो ग्रामीण क्षेत्रको नानीहरूले त्यो सबै कुरा भोग्नुपरेको छ भन्दाखेरि सबभन्दा पहिला चाहिँ हाम्रो ग्रामीण क्षेत्रको जुन चाहिँ पाठशाला छ जुन चाहिँ स्कुलहरू छ त्यो स्कुलहरूको कन्डिसन एकदमै राम्रो छैन त्यही भएर चाहिँ मान्छेले नानीहरूलाई सहरतिर ल्याएर प्राइभेट स्कुल हाल्नेगरेको छ जब कि गभर्मेन्ट स्कुलमा सबै फेसिलिटी पाउनुपर्ने तर त्यो ग्रामीण क्षेत्रमा त्यो कुनै पनि फेसिलिटिजहरू छैन स्कुलको कन्डिसनै राम्रो छैन क्लासमा बस्नुको लागि चियर टेबल केही राम्रो छैन टिचरहरूले जुन चाहिँ बोर्डमा लेखेर नानीहरूलाई पढाउनुपर्ने त्यो बोर्डहरूको व्यवसाय राम्रो छैन क्लास रुम्स एकदमै गन्दा नराम्रो है एकदमै मैलामा छ त्यसलाई कुनै सालमा एक वर्ष मेन्टेनेन्स गर्नुपर्ने हो तर यहाँ दस वर्षसम्म पनि त्यसमा कुनै मेन्टेनेन्स गर्दैन अन्त कसैलाई त्यसलाई ध्यान पनि दिँदैन अन्त सायद त्यही भएर होला अन्त शिक्षकहरू एकदमै के भन्नु है त्यो कन्डिसनको स्कुलले होला उनीहरू पनि एकदम खुसी भएर नानीलाई स्कुल पढाउन जाँदा जस्तो जानु नै हुँदैन उहाँहरूले एकदम घरमै बसीबसी सरकारको पैसा थाप्नुहुन्छ है किनभने नानीहरू पनि कम्ती नै छ किनभने स्कुलको कन्डिसनै खराब देखेर पढाइ नै राम्रो छैन यो स्कुलमा मिसहरू यही आउँदैन सरहरू यहीँ आउँदैन गुरुआमाहरू यहीँ आउँदैन भनेर हाम्रो नानीको भविष्य खराब नै हुन्छ भनेको जस्तो गरेर मान्छेले सबैले आफ्नो नानीहरू सहरमा ल्याएर सहरकै प्राइभेट स्कुलहरूबाट उनीहरूलाई पढाउने ज्यादा जस्तै नै कोसिस गर्नुहुन्छ है गाउँको स्कुललाई गाउँको स्कुलको त्यो हाल देखेर उनीहरूले आवाज पनि उठाउँछ कत्तिजनाले तर त्यो आवाज उठाएर पनि धेरै टाइमसम्म त्यसमा कुनै प्रोग्रेस भएको नदेख्दा उनीहरूले त्यो सबै अहिले आवाज उठाउनु पनि छोडिसक्नु नै भएको छ अन्त स्कुलको कन्डिसन बदभन्दा बदतर हालतमा पुगिसकेको छ